हेलो अँ भाइ सुन्नु हुँदैछ होइन यो तपाईँको हजुर हजुर ए होइन मलाई एउटा मोबाइल चाहिएको थियो कि त्यसले गर्दाखेरि चाहिँ दसदेखि पन्ध्रको भित्रमा चाहिँ चाहिएको त्यही भनेर हजुर हजुर पहिला चाहिँ मेरो भिभोको थियो त्यो अन्त दुईचार वर्ष त चलाएँ तर अहिले अलिक खराब हुनु थाल्यो कि डिस्टर्ब दिनु थाल्यो अन्त चाहिँ अर्कै कम्पनी छ भने अँ हजुर अँ अँ अरू नै कम्पनी छ भने पनि म हेर्छु नि ल तपाईँको दोकानमा आएर त्यही त अँ हुन्छ अँ कुन कुन के के कम्पनी छ हजुर ए ए ए ए त्यही त राम्रो अँ ब्याट्री चाहिँ राम्रै हुनु जरुरी छ नि त कोही बेला एमरजेन्सी पर्छ त्यही त हजुर हजुर त्यही भनेर नि हजुर अँ त्यही त जति छिट्टो चार्ज हुने नै चाहिएको छ मलाई कि त्यही त एमरेन्सी पर्छ कोही बेला कहाँ जाने कोही बेला चार्ज हुँदैन मोबाइलमा त्यसले गर्दाखेरि अलिक कम्पनी चाहिँ ब्याट्रीको चाहिँ राम्रो भयो भने राम्रो हुन्छ भनेको नि ए हुन्छ हुन्छ अरू चाहिँ के के छ भाइ कम्पनी हजुर ए ए ए ए ए ठिकै छ त्यही त अलिक अँ होइन मलाई चाहिँ छिट्टो चार्जकै चाहिएको हौ भाइ कोहीबेला कहाँ जानुपर्छ कोही बेला कहाँ हो चार्ज हुनु जरुरी पर्छ नि अँ त्यही त अँ अँ त्यही त त्यही त जति छिट्टो फुल हुने त्यही चाहिँ चाहिएको मलाई त्यही त ए हजुर हजुर अँ हजुर अँ अहिले त अँ फाइभ जीकै छ त्यही त अँ त्यही त हजुर अँ हुन्छ म त्यही त दोकानमा म आउँछु नि ल आएर म हुन्छ हुन्छ हुन्छ हजुर अँ हुन्छ हुन्छ म तपाईँलाई आएर बात गर्छु नि ल हुन्छ म एक दुई दिनमा आइहाल्छु त्यही त मलाई छिट्टो भन्दा छिट्टो चाहिएको छ त त्यही भएर नि हुन् हुन्छ हुन्छ हुन्छ